र मैले एउटा फोन चार्जवाले फोन ल्याएको थिएँ एउटा नोकिया कम्पनीको अनि ल्याउँदाखेरि त्यो दोकानमा जुन ठाउँमा प्रडक्ट भएर आएको थियो त्यो जुन चाहिँ ब्याट्री एकदमै फर्स्ट क्लास अनि फोन पनि एकदमै फर्स्ट क्लासै छ र एउटा कुरा चाहिँ के खराब छ भन्दाखेरि यो चार्जिङ मैले यो चार्जर चाहिँ अलिकति खराब देखियो अनि यो चार्जरले अलिकति फोनलाई पनि धक्का पुऱ्याउने कुराहरू देख्दैछु अनि चार्जर चाहिँ अलिकति खराब हुँदो रहेछ र फोन एकदमै ब्याट्री एकदम एक नम्बर छ अनि म यही कुरालाई चाहिँ म अलिकति ध्यानमा दिन चाहन्छु अनि चार्जर चाहिँ अलिकति खराब नै हुँदोरहेछ र नोकिया फोन एकदमै एक नम्बरमा छ फोन ब्याट्री एकदमै असल छ र म चार्जरहरू चाहिँ अलिकति प्रब्लम छ फोनलाई पनि अलिकति बिगार्ने गर्दोरहेछ